महिलाहरू चाहिँ मार्सल आर्टस सिक्नु धेरै आवश्यकता छ जरूरी छ सिक्नु चाहिँ अन्त किनभने चाहिँ महिलाहरूले आत्मरक्षा पनि गर्न सक्छ है मार्सल आर्टस सिकेर मार्सल आर्टहरू खेलेर आत्मरक्षा पनि गर्न सक्छ है हामीले मार्सल आर्टबाट धेरै चिजहरू पनि धेरै चिजहरू पनि सिक्न सक्छौँ है सिक्छौँ पनि सिक्छौँ पनि अन्त केही घरबाट पनि महिलाहरूलाई होइन डर हुँदैन अब नभए त कोहीबेला कस्तो कस्तो डर हुन्छ होइन महिलाहरूलाई कता कता पठाउनु टाढोतिर पठाउनु नभए अन्त मार्सल आर्टस सिकेको छ भने चाहिँ है त्यस्तो डर हुँदैन होइन अब आत्मरक्षा गर्न पनि सक्छ आफूले आफूलाई आत्मरक्षा गर्न पनि सक्छ होइन अन्त केही परि आइ आइहाल्यो भने पनि अब हामीले महिलाहरूले महिलाहरूले भनौँ न महिलाहरूले आत्मरक्षा गर्न सक्छ अन्त कसरी आत्मरक्षा गर्न सक्छ भन्दाखेरि चाहिँ जतिबेला पर्छ है जतिबेला केही आइलाग्छ त्यतिबेला आत्मरक्षा गर्न सकिहाल्छ अघि नै भनेको थिएँ मैले है